उमा बहिनी हो ए म माथि उयोबाट बोलेको हौ दिदी हो त अन्त किन बहिनी त आजकल त हाम्रोतिर त आउनै छोड्यो के भएको छ हौ ए अँ अँ मैले सुनेको थिएँ कता कता उमा बहिनीले त चिया दोकान खोलेर बसेको छ अरे भनेर सुनेको थिएँ अन्त के कस्तो बिक्रीहरू हुन्छ राम्रै अँ

ए अँ अँ उम् कहिलेदेखि कहिलेदेखि खोलेको हौ दोकान चाहिँ ए अन्त कतिको के अरे मान्छे कहाँ कहाँको आाउँछ होला खानु चिया खानु ए अँ

अँ उम् उम् ए ए राम्रो बिक्री हुन्छ होइन एकदिन घुम्दै आउने आउँछु म म त लाग्यो कि ला यो बहिनी त मसँग किन रिसायो कि क्या हो जस्तो लागिराखेको थियो कि निकै भयो आउनु छोडेको अन्त वा रिसायो कि भनेर कल गरेर सोधेको नि अहिले ए अँ ए ए ल ल बहिनी म ल ल ल बादमा म कल गर्दै गर्छु नि ल अँ हुन्छ ल ल ल ल ल ल